मैले यो चुलामा पनि खाना पकाएको छु नि पहिला त खोइ ग्यासहरू पाइन्थेन अन्त चुलामा खाना पकाउँदा दाउरा ठेल्दै बस्नुपऱ्यो भाँडाकुँडा कालो हुन्थ्यो त्यसलाई मजाले मस्काउनु पऱ्यो अहिले त ग्यासमा खाना पकाइन्छ खोइ यो भाँडाकुँडा नि डढ्दैन समय पनि लाग्दैन त्यसलाई रुँगी पनि बस्नु परेन यही नै राम्रो लाग्नु थाल्यो हौ आजभोलि त खोइ अब पुराउनु पो निकै साह्रो पर्दो रहेछ तर सुविधा त धेरै सुविधा भयो ग्यास निक्लिएर दाउरा पनि पाइँदैन अहिले त दाउरा पाए पनि त यसो दु ख सुख चल्थ्यो नि अब दाउरै पाइँदैन जङ्गल पातहरू छैन अनि यही ग्यासमा नै पकाएर खानुपऱ्यो भाँडाकुँडाहरू डढ्दैन राम्रो त राम्रै छ ग्यासमा पनि